मैले एकपल्ट लेक्मीको एउटा स्क्रब युज गरेको थिएँ जुन स्क्रबले चाहिँ है मेरो नाकमा अलिकति चाया आएको जस्तो फिल भयो मलाई चाहिँ अनि म चाहिँ के भन्छु भन्दाखेरि चाहिँ तपाईँहरूले त्यो लेक्मीको स्क्रब चाहिँ एकदमै युज नगरेको राम्रो अनि जब हामी युज गर्छ त्यसलाई हामीले फेसमा त्यसलाई हामीले मसाज गर्दाखेरि चाहिँ हाम्रो स्किनलाई त्यसले एकदमै पातलो बनाउँदो रहेछ त्यही कारणले गर्दाखेरि म चाहिँ भन्छु त्यो एकदमै युज नगरेको राम्रो तपाईँहरूले पनि